अब आज चाहिँ म अलिकति घरभित्रको काम नगरेर चाहिँ बाहिरको सानो आँगन छ त्यहाँदेखि त्यो आँगनमै पनि अब फुलहरू रोप्ने गरेको छु अन्त आज चाहिँ घरभित्रको काम नगरेर बाहिर आँगनमा फुलबारीहरू आँगनहरू स्याहार्नु पऱ्यो भनेर चाहिँ आँगनमा बसिरहेको छु अन्त मैले चाहिँ यो पालि चाहिँ हिजो अस्ति नै अन्त आ फुलै मात्रै रोपेर पनि के गर्नु अब फुल रोपेर पनि पानीको पनि अलिकति समस्यै छ पानीको पनि घाम चर्क्यो भने अब फुललाई पनि पापै हुन्छ बिस्याहार हुन्छ त्यही भनेर अन्त त्यो सानो बारीमा पनि आधामा चाहिँ सब्जी लगाएको छु त्यो सब्जी चाहिँ त्यो लट्टे साग भन्ने छरेको थिएँ मज्जाले भयो अन्त त्यो लट्टे सागमा चाहिँ अब पानीहरूको चाहिँ अब अलिकति दुःखले गर्दा हिजो अस्ति अब पानीको अलिकति दु खै हुन्छ हाम्रोतिर चाहिँ त्यही भएर चाहिँ चामल धुएको पानी साग सब्जीहरू दालहरू जे पनि अब किचनमा धुइधाई पारेको पानीहरू चाहिँ सबै जमा गरेर राख्छु त्यहाँदेखि बेलुका भएपछि चाहिँ त्यो त्यो सागमा बारीतिर फुलमा अलिअलि त्यसरी लगाएर अब उयो फुलबारीहरूलाई पनि स्याहार्छु अन्त अब त्यो फुलबारीहरूतिर अब बारीमा काम गर्नुको लागि ता अब अब सानो बारी भएकोले गर्दा चाहिँ अब ठुलो काँटाहरूको चाहिँ त्यति उयो चलाउनु पर्दैन ठुलो काँटाहरू चाहिँ चलाउनु पर्दैन सानो हाते काँटाहरू सानसानो कर्नीहरू हौ त्यस्तै चलाएर चाहिँ त्यो यो पालि चाहिँ घिरौलाहरू पनि लगाएको छु त्यही सानो बारीमा पनि अन्त काँक्राहरू पनि लगाएको थिएँ एक दुईवटा भए पनि फल्यो आधामा चाहिँ अब घरको दैलोको अगाडि अगाडि चाहिँ मैले फुलहरू लगाएको छु अब फुलहरू चाहिँ राम्रो राम्रो क्वलिटीको त्यो त्योहरू चाहिँ लगाउँदिन किनभने त्यहाँ हाम्रो चाहिँ बाटोको छेउ पर्छ कि अन्त बाटोको छेउ परेकोले गर्दाखेरि हराइहाल्छ त्यसले गर्दा अलिकति राम्रो राम्रो किनेर राम्रो खालको फुलहरू चाहिँ लगाउँदिन यस्तै गोदावरी सयपत्रीहरू अन्त त्यो प्लान्टहरू मात्रै लगाउँछु अन्त त्यही बजारबाट ल्याएर चाहिँ त्यो सिजनको फुलहरू लगाउँछु त्यस्तै अब फुल चाहिँ फुलिरहेको मनपर्छ मलाई पनि अन्त दुई चारवटा दुई चारवटा भए पनि अब यो सिजनमा अब यो फुल्छ भने पछि त्यही किसिमको फुलहरू ल्याएर यसरी दैलो अगाडितिर चाहिँ यसरी गमलामा यसरी रोपेर राख्ने गरेको छु अन्त खुम्ले किरा लाग्दोरहेछ कि त्यो त्यो माटोमा चाहिँ कुन मल सुट नगरेको होला अन्त त्यो मल सुट ए त्यो खुम्ले किराको लागि चाहिँ अन्त मैले त साह्रो फुलहरू मऱ्यो हौ के भयो भनेर हेर्दा त खुम्ले किराले पुरै जरा खाएछ अन्त घरको बाउले त्यो उयो के रे चुना ल्याएर माटोमा मोल्नु अन्त मोलेर यसरी लगाउनु माटो पनि फर्किन्छ राम्रो हुन्छ फेरि यसरी खुम्ले किरालाई पनि मर्छ दुइटा काम हुन्छ त्यसो गर न किन दबाईहरू किन्नु पर्दैन हौ भनेर भन्नुभयो कि अन्त मैले त्यसै गरेँ मल ए त्यो चुना ल्याएर चाहिँ पटको माटो सबै भुईँमा खन्याएर चाहिँ चुनाहरू मोलमाल पारेर यसरी रोप्दाखेरि चाहिँ साँच्ची नै त्यो खुम्लेको बच्चाहरू त्यो जतिभाकोहरू पनि मऱ्यो पनि होला अहिले फुललाई पनि त्यो अलिकति माटो पनि बदली हुँदोरहेछ हौ त्यो अलिकति नयाँ माटो जस्तो हुँदोरहेछ मैले मैलाई मलाई पनि त्यस्तै उयो लाग्यो अन्त अहिले चाहिँ खुम्ले पनि परेको छैन फुलहरू पनि राम्रो सप्रेर आयो अहिले चाहिँ अब बर्खा पनि लागेर अब पानी पनि अब त्यति पानीको पनि दुःख भएको छैन फुलहरू पनि मज्जाले सप्रिरहेको छ अब सब्जीहरू लगाएको पनि फल्दैछ अलिअलि अन्त त्यही हो मेरोमा चाहिँ अब ठुल्ठुलो काँटा हतियारहरूको चाहिँ चलन त्यति गर्दिनँ सानसानो हाते काँटा सानसानो कर्नी घर आँगन वरिपरि सफा सुग्घरहरू गर्नुको लागि अन्त फुलहरू गर्नुको लागि चाहिँ त्यही हाते काँटा र कर्नी भएदेखि चाहिँ मलाई भइहाल्छ